ड्राइभर भाइ हामी मलाई चिन्नुहुन्छ होला हो हामी सिक्किम चारधाम यात्रा गर्न जाउँ भन्ने सोच राखेको छौँ हो अन्त तपाईँको गाडी भाडामा लिउँ भनेर चाहिँ हामीले सोच राखेको छौँ र त्यो गाडीको चाहिँ अनि भाडा के हो कति हो हो यहाँदेखि वहाँसम्म गएर फर्केर आउनुसम्मको लागि भाडा के कसो हो त्यो बताइदिनु होस् अनि यहाँदेखि सिक्किमको अब जस्तो के बाटोहरू के छ कस्तो छ है हौ त्यसको विषयहरू लिएर पनि त्यो बाटोको विषयहरू लिएर पनि तपाईँले मलाई अलिकति बताई जानकारी दिनुहोस् अन्त हामी गएर फर्किने दुई बिहान गएर बेलुका फर्किने यस्तो खालको योजना बनाएको छौँ र के कति हुन्छ है भाडा त्यस्तोहरू सबै तपाईँले मलाई बताइदिनु होस् न ल अन्तखेरि जाने दिन पनि म फिक्स गर्छु तपाईँलाई हो अब दुई दिन पछाडि हामी जाने हुन्छ भाइ भनिदिनु होस् ल मलाई सोचेर विचार गरेर